हजुर म दुईवटा पुस्ताको एक हिस्सा हो जसले चाहिँ पुरानो पुस्ता र युवा पुस्ताले के चाहन्छ भन्ने बिच सन्तुलन कायम गर्न व्यवस्थापन र प्रयास गर्दछु र यी दुई पुस्ताहरूमा चाहिँ के फरक या के भिन्नताहरू छ भन्दाखेरि चाहिँ पुरानो पुस्ताहरूले चाहिँ एकदमै उहाँहरूले धेरै कामहरू गर्छ र उहाँहरूले चाहिँ पुर्खौली विश्वासहरू एकदम धामी झाँक्रीहरूमा यता अब विज्ञानमा त्यति साह्रो उहाँहरूले विश्वास गर्दैन थियो उहाँहरूले देवी देवताहरूमा कसै उहाँहरूको बिमार भयो भने धामी झाँक्रीलाई लगाउने गर्थ्यो र अहिलेको युवाहरूले चाहिँ के गर्छ भने उहाँहरूले धामी झाँक्रीलाई धेरै विश्वास गर्दैन वहाँहरले चैँ बिज्ञानहरमा विश्वास गर्छ अहिले उहाँहरूले नयाँ नयाँ विज्ञानहरू गरेर दबाईहरू निकालेको छ र त्यही दबाईहरू खाएर उहाँहरूले बिमारीहरू जाती गर्ने गर्छ